र हाम्रो दार्जिलिङको मानिसहरूले होइन यिनीहरू अब जस्तो टुरिज्म भइगयो बाहिर देशबाट टुरिस्टहरू आउँछन् है अन्त मेन चाहिँ हाम्रो टुरिस्टहरू त अब फुटपाथमा त बस्दैन मेन अब होटलहरू छ है चलेको होटलहरू छ त्यो होटलहरूमा बस्छ त्यसबाट नै त्यहाँ मान्छेहरूले आफ्नो जीवन चलाइरहेको छ त्यसबाट पनि अघि बढिरहेको छ होटलमै काम गर्नेहरू स्टाफहरू भयो धेरैजना त्यसमा काम गर्छ स्टाफहरूले डिफ्रेन्ट डिफ्रेन्ट आफ्नो आफ्नै आफ्नोमा जे छ त्यही त्यहीमा काम गर्छ है होटलहरू भयो कोही अब अब यता लेबरहरू भइगयो मजदुरहरू मजदुरहरूले आफ्नो मिहिनेत गरेर आफ्नो जीवन चलाइरहेको छ कसैले फुटपाथमा ठेलाहरू लगाएर बेलुकामा अनि जाडो महिनामा पकौडाहरू भयो के केहरू बेचेर त्यो सब गरेर आफ्नो जीवन चलाइरहेको छ र कसै भने आफ्नो लुगाहरू बेची लुगाहरू बेचेर दोकानहरू खोलेर त्यो सब गरेर जीवन चलाइरहेछ र कसैले भने अब हाम्रो आर्मीहरू भयो आर्मीहरू जान्छ कोही आर्मीहरू गरेर आफ्नो परिवारलाई चलाइरहेको छ हाम्रो मेन अब यहाँ सबलाई थाहा छ दार्जिलिङ टी कति फेमस छ है सबसे पहिला दार्जिलिङ टी अनि टुरिज्मबाट नै चिनिन्छ दार्जिलिङलाई अन्त मेन दार्जिलिङ टी त्यो टी फ्याक्ट्री छ हाम्रो त्यहाँ टी फ्याक्ट्रीमा अब धेरै काम गर्नेहरू छ त्यो दार्जिलिङ टी अब चियापत्तीहरू कसरी गोडेर उनीहरूले बनाएर यसलाई दार्जिलिङ टीलाई यस सफल बनाउन पुग्यो उनीहरूलाई मिहिनेत गरेर बनाएको छ यही अन्त त्यही त्यसबाट पनि उनीहरूले आफ्नो जीवन चलाइरहेको छन् चलिनै रहेको छ अहिले दार्जिलिङ त्यही कारणले गर्दाखेरि अन्त धेरै अब मजदुरहरूले कामहरू गरी है आफ्नो जीवन चलाइरहेको छ दिनभरि खटेर आफ्नो परिवारलाई पालिरहेको छ र त्यो सब अब बाहिरबाट टुरिस्टहरू आउँछ अब त्यो टुरिस्टहरूलाई पनि चलाउनु लागि अब घुमाउनु लागि ड्राइभरहरू चाहियो गाडी चाहियो होइन अब त्यो गाडीमा ड्राइभरहरूले आफ्नो ड्राइभरहरूले आफ्नो गाडी लगेर अब उनीहरूलाई घुमाउने कामहरू गर्दछ त्यसबाट पनि उहाँहरूले पैसा कमाएर आफ्नो परिवारहरूलाई चलाइरहेको छ है त्यो सब गरी गरिरहेको छ कसैले अब होलसेलहरू होलसेल दोकानमा काम गरिरहेको कसैले फुटपाथ खोलिरहेको कसैले के गरिरहेको सबै आफ्नो आफ्नो काममा छ है कोही हात फैलाएर बसेको जस्तो चाहिँ छैन दार्जिलिङमा है सबैजना आफ्नो आफ्नो काम गरेर आफ्नो जीवन चलाइरहेको छ आफ्नो परिवारलाई बढाइरहेको छ है अनि अब कलेजहरू पनि हाम्रो दार्जिलिङमा निकै छ त्यहाँनिर टिचर्सहरू भयो स्कुल्सहरू छ स्कुलमा टिचरहरूले गरेर आफ्नो परिवारलाई चलाइरहेको छ जीवन चलाइरहेको छ र त्यो कलेजमा भने प्रोफेसरहरू छ ठुल्ठुलो प्रोफेसरहरू बाहिर देशबाट आएको प्रोफेसरहरू पनि छ बङ्गाली भयो हिन्दी भयो हरेक किसिमको अब भाषामा कमी छैन टिचरहरू है र त्यो सबैमध्ये अब है हाम्रो बजार अब बजार एरिया हो गाउँबस्तीमा होइन बजार एरियामा झ झ झगडाहरू हुन्छ निकै केसेसहरू हुन्छ अब जस्तै धेरै केसेसहरू जति पनि केसेसहरूलाई सल्भ गर्ने हाम्रो हाम्रो पुलिसहरू छन् थानाहरू पुलिस थानाहरू छ पुलिसहरूले पनि आफ्नो देशलाई सुरक्षित गरेर आफ्नो दार्जिलिङको मानिसहरूलाई सुरक्षित गर्नमा सफल बनिरहेको छ अन्त अहिले पनि उहाँहरूले आफ्नो अहिले पनि उहाँहरू आफ्नो काम एकदम मिहिनेत साथ मजाले गरिरहेको छ है र त्यहीँ के के अब झगडाहरू हुँदाखेरि केही केसेस हुँदाखेरि त्यो सबलाई कुरा सट गर्ने पुलिसहरू छ अन्त चाहिँ हाम्रो अर्थतन्त्र जीवनशैली योगदान असर गरिरहेको छ